तपाईँकोमा छुरी मैले किनेको थिएँ नि एकदमै दामी रहेछ खिया लाग्ने खालको छैन रहेछ सब्जीहरू काट्दा मजाले काटिँदो रहेछ राम्रो खालको छुरी दिनु भएछ तपाईँले मलाई एकदमै मन पऱ्यो मलाई अब अरू साथीहरूले किन्नुको लागि भन्यो भने चाहिँ म लिएर आउँछु नि तपाईँ तपाईँको दोकानमा